हेलो म सरोज सिल्वाल बात गर्दैछु म एमाजनबाट किनेको वासिङ मेसिनको बारेमा एउटा प्रडक्ट रिभ्यु दिइरहेछु जुन चाहिँ चाहिँ पोजेटिभ रिभ्यु दिँदैछु र मैले यस सालै यो वासिङ मेसिन किनेको छु र किन्दाखेरि मैले के मलाई के सजिलो भयो के फाइदा भयो भन्दा चाहिँ सामान एकदमै घरमा आइपुग्यो सामान एकदमै घरमा आइपुग्यो घरमा आइपुगेकोले मेरो ट्रान्सपोर्टेसन कस्ट एकदमै एक दुई हजार रुपियाँ मेरो बाँच्यो एकदमै कम्ती पऱ्यो पल्स तपाईँको अनलाइन किन्नुहुन्छ जब अनलाइन किन्दाखेरि यहाँ जुन दोकानको प्राइज र अनलाइनमा धेरै अन्तर हुन्छ र एकदमै चिप एप्रोक्सली एप्रोक्स तपाईँको पैँतालिस सौ रुपियाँ जस्तो मलाई स सस्तो परिरहेको हुन्छ पल्स घरमै तपाईँको घरमै तपाईँको सर्विसिङहरूको लागि एकदमै सुविधा हुँदोरहेछ एकदम अनलाइन किन्नुहुँदा ट्रयाकिङ एकदमै राम्रो हुँदारहेछ प्रडक्ट ट्रयाकिङ एकदमै राम्रो हुँदारहेछ यहाँ जो जो कि यहाँ सानो दोकानबाट किन्नुहुँदा प्रडक्ट त्यो ट्र्याकिङ एकदमै हुँदैन र दुई तिन दिनभित्रमा तपाईँको रिभ्यु सोध्नुको लागि कस्टमर केयरहरूले पनि फोन गर्नुहुन्छ एकदमै राम्रो लाग्यो मलाई अनलाइन सपिङ र तपाईँको बिलिङहरूदेखि लिएर एकदमै फास्ट फरवर्ड सर्विसहरू हुँदोरहेछ अनलाइन किन्नुहुँदा